हाम्रो क्षेत्रमा रहेका विधायक श्रीमान् रुदेन सादा लेप्चाज्यू हुनुहुन्छ अनि सांसद श्री राजु विष्टज्यू हुनुहुन्छ अनि मैले उनीसँग एकपल्ट अन्तरक्रिया गरेका थिएँ र जसमा विधायकसँग भने मैले पिउने पानीको समस्या लिएर उनीसँग अन्तरक्रिया गरेको थिएँ र उनीबाट सकारात्मक सकारात्मक सकारात्मक उत्तर उहाँले पहल गरिदिने वचन दिनुभएको थियो साथसाथै सांसद राजु विष्टज्यूसँग हामीले भोग्नु परिरहेको यातायात गर्नको निम्ति हामीलाई चाहिएको सडकको निम्ति उहाँसँग अन्तरक्रिया गरेको थिएँ र उहाँबाट पनि यथाशीघ्र उक्त समस्याको समाधान गरिदिने वचन उहाँले दिनुभएको थियो